भारतको इतिहासको बारेमा भन्नुपर्दा भारतको इतिहास लामो छ पचहत्तर वर्ष अगाडि हाम्रो भारत एउटा गुलाम देश थियो अङ्ग्रेजहरूले भारतलाई कब्जा गरेको थियो तर हाम्रो धेरै महान मानिसहरूको बलिदानले पन्ध्र अगस्ट उन्नाइस सौ सैँतालिसमा भारत देश आजाद भयो भारत देश दुई भागमा बाँडियो एउटा पाकिस्तान अनि एउटा भारत मेरो लागि गर गर्वको इतिहासिक क्षण के हो भन्दा अस्ति भर्खरै मात्र भारत देशले चन्द्रयान तिन लन्च गर्यो जुन सफल भयो त्यो मेरो निम्ति गर्वको कुरो हो अनि म भारतीय हुनुमा ठुलो गर्व महसुस गर्छु मलाई मनपर्ने स्वतन्त्रता आन्दोलनका असाधारण नेताहरूको नाम भन्नुपर्दा भगत सिंह सुभाष चन्द्र बोस महात्मा गान्धी सरदार वल्लभभाइ पटेल चन्द्रशेखर आजाद सत्येन्द्रनाथ बासु बाजी रावत खुदिराम बोस आदि हुन्